मेरो एम्बिसन चाहिँ ठुलो नै छ म चाहिँ अब पढदैछु अहिले अन्त मलाई चाहिँ अब मेरो एम्बिसन चाहिँ एयर होस्टेज हुने मन छ अन्त घरबाट पनि मलाई धेरै सपोर्ट गर्नुहुन्छ मेरो आमाले बाबाले अन्त मेरो भाइले बोजूले अन्त मेरो छेमाले पनि मलाई धेरै सपोर्ट गर्नुहुन्छ दिदीले पनि सपोर्ट गर्नुहुन्छ मैले केही जानेको छुइनँ भने मैले मेरो दिदीलाई सोध्छु मेरो दिदीले भनिदिनुहुन्छ यस्तो गर्नु उस्तो गर्नु अन्त मेरो दिदीले चाहिँ पढाइ क्षेत्रमा चाहिँ धेरै सहायता गर्नुहुन्छ मलाई अन्त यस्तो गर्नु अहिले नै यस्तो नगर्नु तिमी अहिले सानो छौ मज्जाले पढ्नु कलेजहरू गर्नु अन्त त्यहाँदेखि चाहिँ जबहरू गर्नु अन्त तिमी अहिले पढाइमा फोकस गर्नु भनेर धेरै सम्झाउनु हुन्छ धेरै सपोर्ट पनि गर्नुहुन्छ मेरो फेमिलीहरूबाट अनि मलाई चाहिँ अब स्कुलबाट पनि सरहरूले अब धेरै सपोर्ट गर्नुहुन्छ दिलिप सरले पनि धेरै सपोर्ट गर्नुहुन्छ पढाइ क्षेत्रमा अब नेपालीमा कसरी अब तिमीले अब मार्क्स ल्याउन सक्छौ अब अरू सब्जेक्टमा कसरी मार्क्स ल्याउन सक्छौ त्यसरी नै भन्नु स्कुल एब एब्सेन्टहरू नबस्नु अब तिमी कन्टिन्यू आयो भने तिमीले पढाइ क्षेत्रमा राम्रो अब बुझ्छौ अब स्कुल कन्टिन्यू आएको छौ भने तिमीले अब बुझ्न सक्छौ अन्त बुझेको भरमा पनि लेख्न सक्छौ तिमीले एब्सेन्ट भयो भने अब तिम्रो कतिवटा पढाइ मिस हुन्छ भनेर दिलिप सरले भन्नुहुन्छ सम्झाउनुहुन्छ अन्त उहाँले पनि मलाई धेरै सपोर्ट गर्नुहुन्छ अन्त अरू मिसहरूले पनि धेरै सपोर्ट गर्नुहुन्छ सृजना मिसले पनि धेरै सपोर्ट गर्नुहुन्छ अब हिस्ट्रीमा यस्तो गर्नु उस्तो गर्नु हिस्ट्रीमा यसरी गर्दा मार्क्स आउँछ यसरी लेख्दा मार्क्स आउँछ भनेर भन्नुहुन्छ अन्त एचएसको लागि पनि धेरै उहाँले सहायता गर्नुहुँदैछ अहिले पढ्नु क्षेत्रमा अन्त पढ्नुमा उहाँले पनि धेरै अब सिकाउनुहुन्छ कतिवटा जानेको हुँदिनँ मैले अन्त त्यसमा पनि उहाँले सिकाउनुहुन्छ मलाई अन्त अरू सरहरूले पनि सिकाउनुहुन्छ अन्त इङ्ग्लिस पनि अब पढ्दै गर्नु अहिलेदेखि पढ्दै गर्दैछौ भने तिमीले पछाडि एचएसमा राम्रो गर्नु सक्छौ भनेर सरले सिकाउनुहुन्छ इङ्ग्लिसको सरले पनि अन्त अब खेलकुदमा पनि त्यस्तै राम्रै छ भनेर सरले त्यसमा पनि सपोर्ट गर्नुहुन्छ अब फुटबलमा भए फुटबलमा राम्रो छ भनेर चाहिँ अब अलिक सपोर्ट गर्नुहुन्छ फुटबल अब मतलब गेम्सहरूपट्टि मात्र ध्यान होइन पढाइमा नि ध्यान दिनु भन्नुहुन्छ अन्त फुटबलहरूतिर पनि उयो इन्ट्रेसहरू छ अनि त्यसमा पनि धेरै सपोर्ट गर्नुहुन्छ सरहरूले अन्त भलिबलहरूतिर पनि राम्रै इन्ट्रेस इन्ट्रेसहरू छ त्यसमा पनि अलिक सपोर्ट गर्नुहुन्छ अन्त बास्केटबल ए होइन भलिबल होइन उयोस् थ्रोबलमा पनि अलिक सपोर्ट गर्नुहुन्छ थ्रोबल अस्ति खेल्दै थिएँ राम्रो खेल्दोरहेछौ अनि खेल्नुमा मात्र होइन पढाइमा पनि ध्यान देउ भन्नुहुन्छ अन्त त्यही हो हाम्रो घरबाट चाहिँ अब सबैले सपोर्ट गर्नुहुन्छ अन्त मेरो एम्बिसन चाहिँ एयर होस्टेज हुने विचार छ अन्त अस्ति मेलै बाबालाई भनेको थिएँ तर अहिले चाहिँ एयर होस्टेजको लागि फर्महरू केही नभर्नु अनि अहिले त्यस्तो उयोसमा केही पनि नगर्नु अब पढ्नु पढाइपट्टि ध्यान दिनु पहिला पर्सन्टेज राम्रो ल्याउनु अन्त त्यहाँदेखि मात्र तिमीले त्यो जबहरू गर्नु भन्दै भन्नु भएकोछ त्यसले गर्दा अब सपोर्ट चाहिँ सपोर्ट नै गर्नुहुन्छ घरबाट पनि अब अब गाउँ छिमेकीहरूले पनि धेरै सपोर्ट गर्नुहुन्छ उहाँहरूले पनि मलाई अब अब कतिजनाले पनि अब मेरो साथीहरूले पनि धेरै सपोर्ट गर्छ पढाइ क्षेत्रमा अब कति नजानेको कुराहरू पनि उनीहरूले नि सिकाइदिन्छ एब्सेन्टहरू भएको छ भने पनि उनीहरूले पनि सिकाइदिन्छ मलाई यस्तो गर्नु उस्तो गर्नु होमवर्कहरू दिएको छ भने होमवर्क गर्नु पनि अब हेल्प गरिदिन्छ यसरी गर्नु उसरी गर्नु अब प्रोजेक्टहरूमा पनि धेरै हेल्पहरू गर्छ उसले मलाई उनीहरूले मलाई हो त्यही हो सबैले अब सपोर्ट त सपोर्टै गर्छ मलाई मेरो एम्बिसनमा चाहिँ अब यति नै हो